औ दोकाने भाइ हिजो मैले दोकानबाट लक्स साबुन लगेर नुहाएको थिएँ साह्रै राम्रो लाग्यो साह्रै एकदम सेन्टवाला लाग्यो मलाई त साह्रै खुसी लाग्यो र भाइले अर्को कुरो एउटा साबुन चाहिँ हमाममा पनि ल्याइदिनु नि हमाम मलाई लक्सभन्दा हमामै साबुन मि राम्रो लाग्छ नुहाउनुलाई एकदम धेरै घमौरोहरू सहित छ भने पनि हमामले अलिक ठिक गर्छ हमाम साबुनले चाहिँ र भोलि म आउँदैछु हमाम ल्याउनु भएको छ भने म किन्नु आउनेछु र भोलि फोन गरेर मलाई बताइदिनु होस् न हमाम ल्याएको छु दाइ भनेर ल म अब भोलि आउँछु